भारतमा अहिले परिवारणमा निकै परिवर्तन भइरहेको छ जैसे कि तपाईँको यो डिफरेस्टेसन भयो डिफरेस्टेसनको मतलब यो रुखहरू काट्ने कामहरू भइरहेको छ त्यसले गर्दा पनि अरू इकोसिस्टममा निकै नै एफेक्ट पर्दैछ अब तपाईँको यो रुख काट्यो रुख काटेर तपाईँको मतलब जति सक्दो का कार्बन डाइ अक्साइड अक्सिजनमा कन्भर्ट हुन पाउँदैन त्यसरी नै ग्लोबल वार्मिङको प्र प्रब्लम पनि त्यसले नै फेस गरिरहेको छ र त्यो प्रब्लमहरूले गर्दाखेरि सबै चिजतिर एफेक्ट हुँदैछ जैसी कि तपाईँको वेदर भयो अहिले तपाईँको गरम गरम महिना लामो आउँछ कि त कि त गरम महिनामा पानी परेको परेकै हुन्छ कि त ठन्डा महिनामा घाम लागिदिन्छ सा सबै अब ऋतुहरू हाम्रो उल्टा हुँदैछ सबै सिजनहरू उल्टा उल्टा चल्दैछ र रिसेन्टली याद गरेको अब हाम्रो वरिपरि पनि यो डिफरेस्टेसनको समस्या निकै नै गहिरो रूपमा चलिरहेको छ जेसै कि दस वर्ष अगाडिसम्म जहाँ जङ्गल थियो अहिले त्यहाँ घरहरू छ पुरै बजार बनिइसकेको छ र हामीले आफ्नो रुख र पर्यावारणलाई जोगाउनु पर्छ